र यो यो नानीहरूको यो बाल यो पा्ठय पुस्तक चाहिँ अति नै रोमाञ्चित अनि अति मनलाई छुने अलिकति राम्रो लाग्यो मलाई किन भन्दाखेरि नानीहरूले छर्लङ्ग बुज्ने है र त्यहाँनिर चाहिँ नानीहरूलाई अलिकति अनुशासनबद्ध भएर बस्नुहरू सिकाएको छन् जस्तो हामीलाई भन्छन् नि जस्तै नङ सदाँ सफाइ गर है परेवालाई तिमी माया गर यस्तो किसिमको हामीले सानोमा पढेकै हो यो है हजुर त्यो पुस्तकमा चाहिँ के के लेखेको रहेछ भन्दा कविताहरू कतिवटा छन् र त्यो काग र भँगेराको कथाहरू के हो त्यो कागले भँगेरोको हिँडाइ सिक्दा आफ्नै हिँडाइहरू बिर्सिन्छन् अनि नानीहरूले त्यसै कारणले अर्काको देखासेखी नगर्नु त्यो ज्ञानहरूदेखि चाहिँ पाठ्य पुस्तक एकदम राम्रो छन् अनि त्यही बनभातहरू है मङ्सिर लाग्यो साथी अन्न बाली सबै पाक्यो दुवाली थुनी सबैले असल बुदुना माऱ्यो त्यो के मजाले आँ मनलाई छुने कविता अनि साना नानीहरूका लागि बस बस पुतली भन्ने कविताहरू है अनि एकदमै राम्रो खालके मनलाई छुने एकदमै राम्रो यो पाठ्य पुस्तक अनि विशेष गरी नानीहरूलाई अनुशासन सिकाएको अनुशासनबद्ध भएर बस्नु जस्तै दाँत सधैँ सफा गर किन दाँत मैला भयो भने नानीहरू बिमारी हुन्छन् नङ सधैँ सफा गर नङले मैला टिप्नु हुँदैन त्यो नङको मैलामा भएका किटाणु नासक कुरोहरूले हामीलाई शरीरमा अस्वस्थ बनाउँछन् है र परेवालाई सधैँ माया गर है हामीले अन्य पशुपक्षी जानवरहरूलाई माया गर्नुपर्छ किनभने बालबच्चाहरूले नानीहरूले अलिकति त्यही जानवरहरू त्यही परेवापक्षीहरूलाई हिर्काएर मार्ने गर्छन् तर उनीहरूलाई त्यो किताबले चाहिँ एउटा ज्ञान दिएको छन् क्याउ तिमीहरू जस्तै हुन् त्यो चराचुरुङ्गीहरू पनि त्यो ज्ञान त्यो पढि सकेपछि नानीहरूले अति नै राम्रो ढङ्गमा सिक्यो अनि नानी पनि अलिकति संस्कारी अनि अनुशासनबद्ध भएर बस्नु सिकाउँछ यो पाठ्यक्रम एकदमै राम्रो है मलाई चाहिँ त्यस्तो लाग्यो र अब तपाईँहरूलाई के कसो लाग्यो यो पाठ्य पुस्तक चाहिँ नानीहरको निम्ति चाहिँ लाभदायक छ र हरेक किसिमको नानीहरूलाई शिक्षा दिएको छन् यो पाठ्यपुस्तकले